विशेष गरेर सहरहरूमा बड्दो रोगको कारण चाहिँ हाम्रो जीवन शैली हो मलाई लाग्छ है जुन प्रकारको जीवन शैली हामी जिउछौँ र हाम्रो खान पान हाम्रो जीवन शैली त्यसले गर्दाखेरि हामी सहरमा मानिसहरूमा रोग जस्तो डायबिटिज भयो है हाइपरटेन्सन भयो यी सबै बिमारीहरू अन्त हार्ट रिलेटेड प्रबल्म्सहरू भयो कोलेस्ट्रोल बड्ने ट्राइग्लेस्रिन बढ्ने है अन्त यो किसिमको रोगहरू बडिहरेको छ र विशेष गरेर ग्रामीण क्षेत्रमा चाहिँ बड्दो रोगको कारण चाहिँ मान्छेमा जनचेतनाको अभाव पनि म महसुस गर्छु है जन चा जनचेतना मान्छेमा छैन है र मेरो सुझाव के छ भन्दाखेरि ग्रामीण क्षेत्रहरूमा है विशेष गरेर सरकारले फोकमिडिया प्रोग्राम्सद्वारा है मानिसहरूमा जागरुकता ल्याउन सक्छ है विभिन्न रोगहरूबाटे कसरी बाँच्न सकिन्छ त्यो रोग के हो कसरी बाँच्न सकिन्छ है र त्यसको उपचार कहाँनिर हुन्छ भनेर त्यो सही जानकारी मान्छेहरूलाई दियो भने यो रोग बड्दो रोगहरूलाई हामीले कन्ट्रोलमा ल्याउन सक्छौँ है सहरमा पनि मान्छेमा जन चेतना बडाउनु पर्छ हामीले है विभिन्न माध्यम मास मिडियाद्वारा है इलेक्ट्रोनिक मिडियाद्वारा सरकारले प्रचार प्रसार गर्नु पर्छ है मानिसहरूले योगमा बेसी ध्यान दिन पर्छ योग योगमा मान्छेहरूले ध्यान दिएर है रेगुलर एक्ससाइज भयो व्यायाम भयो रेगुलर व्यायाम भयो आफ्नो जीवन शैलीलाई ठिक राखेर मान्छेहरूले रोग मुक्त आफ्नो जीवन शैली जी जिउन सक्छन् है आफ्नो खान पानमा पनि ध्यान दिन पर्यो